हजुर हजुर हजुर हजुर भने पछि नराम्रो सामान आएछ तपाईँलाई

हजुर हजुर त्यसको त्यसको बद्ली म तपाईँलाई फिलिप्सको कि हेवेल्सहरूको सामान पठाइ दिँदा हुन्छ सट्टामा पैसा लिँदिन पैसा लिँदिन त्यसमै अब हाम्रो त हाम्रो हजुर हजुर साटिदिन्छु नि म तपाईँको ल त्यो सबै होइन होइन बनाइ दिन्छ नि त्यो हाम्रो त अब रात दिनको त्यो दोकानहरू हो एकदिनको बिजनेस होइन कोही बेला तपाईँलाई अब अलिकति नराम्रै गएछ तपाईँको घरमा म आएर त्यो सबै सामानहरू चेकचाक गर्छु अन्त म मेरै मान्छे पनि लगाइदिन्छु अन्त सामानहरू पनि त्यो फिलिप्सको कि हेवेल्सहर्को दिन्छु नि ल होइन त्यो उयो नगर्नुहोस् न त्यसको सट्टामा तपाईँले अर्को सामान पाइहाल्नु हुन्छ नि त राम्रै दिन्छु तर कुन चाहिँ क्वालिटीको लगेको छ हो सामान एकपल्ट सबै चेकचाक गर्छु पैसा अब त्यो लिँदिन त्यो पहिला लगेकोमै म दिन्छु नि तपाईँलाई सामान चाहिँ एकपल्ट म हजुर हजुर हजुर भोलि भोलि भोलि म आउँछु नि त तपाईँकोमा चेकचाक गरिदिनु भोलि तपाईँ चाहिँ कहाँ जानुहुन्छ अन्त बिहान म तपाईँकोमा सात बजी होइन तपाईँको घरमा पो आउँछु त म हुन्छ हुन्छ अब कस्टमरलाई खुसी पार्ने नै हाम्रो उयो हो नि त कि तपाईँले जति बेला भन्नुहुन्छ ए हजुर हुन्छ हुन्छ त्यति भए पनि अब बुझिदिनु भयो धन्यवाद तपाईँलाई हो हुन्छ हुन्छ म्याडम हुन्छ